हाम्रो देश भारत चाहिँ ठुलो देश हो देशले देशले गर्दा यहाँ चाहिँ थुप्रै पोलिटिकल पार्टीहरू छ तर मलाईँ चाहिँ पोलिटिक्समा इन्ट्रेस्ट छैन त्यही न्युजहरूतिर चाहिँ हेर्छु पोलिटिक्सले गर्दाचाहिँ धेरै अशान्तिहरू भइरहेको जस्तो लाग्छ एउटा पार्टी र अर्को पार्टीकोहरू झगडा गरिरहेको हुन्छ यस्तो चाहिँ नभएको भए हुन्थ्यो जस्तो लाग्छ मलाई कुनैदिन हाम्रो देशको कुनै ठुलो लिडरसँग म भेट भएँ भने यही कुराहरू चाहिँ भन्नु चहान्छु